हामी चाहिँ यता जाडो महिनामा चाहिँ बिटसन बचनलाई चाहिँ धेरै उपयोगहरू गर्छौँ जस्तो कि शीत पर्दा चाहिँ छानाहरू लगाउँछौँ अन्त यता गाईबस्तुले चाहिँ फुलहरू खाइदिन्छ भनेर बिजनहरू खाइदिन्छ भनेर त्यसलाई बारहरू बार्छौँ हामी अन्त पानीहरू पर्दैन बर्खा हिउँदमा पानीहरू पर्दैन त्यस त्यसको लागि चाहिँ फुलमा पानीहरू हालिरहन्छौँ